हेलो नमस्ते के भन्नुभएको ए अँ अँ शनिबार आइतबार चाहिँ छुट्टी हो नि त रिहाइ अनि त्यो टाइम पाएको ए आज चाहिँ कसरी अँ भनेर चाहिँ गरेको नि त अनि कल घुम्न जाने भनेको होइन साथी अनि कलकत्ता घुम्नु जाने भनेको होइन मैले त कलकत्ता देखेको त छैन अब तिमीले लैजाने भने चाहिँ जाने

अनि कति पर्छ होला ट्रेनको टिकटको दाम चाहिँ अनि ट्रेन स्टेसन पनि देखेको छैन है मैले ए हुन्छ नि अनि जाने भए जाऊँ न त अनि म त शनिबार आइतबार मात्रै भ्याउँछु है

अँ हुन्छ नि अनि अब घुम्न जाऊँ न त अनि कलकत्ता अब बल्ल बल्ल त छुट्टी पाउँछ अनि जाऊँ घुम्नु घुमेर आऊँ ए हुन्छ नि ल ल

ए हुन्छ ए हुन्छ नि ल ल ल राख